यो एउटा सबैको घरमा च चलिरहेको कुरा हो र सबैलाई थाहा छ धेरै मान्छेले गाउँठाउँमा समाजमा धेरै मान्छेले ज्यान गमाएको गुमाएको छन् र डेली लाइफमा हामीले सुन्दै आउँछौँ कसैको सर्ट सर्किट भएर करेन्टमा ज्यान गयो कसैको कसैको केहीमा इलेक्ट्रोनिक फोनहरूमा भयो बेसी चार्जिङमा भएर ब्लास्ट भयो यो कुराहरू डेली लाइफमा सुनिरहेको कुरा हो र यसबाट कसरी बाचिने भन्दा चाहिँ तपाईँको घरमा केही ठुलै प्रोग्राम फङ्सन्सहरू हुन्छ र त्यति बेला विशेष रूपमा त्यति बेला चाहिँ अलिक ध्यान गर्नुपर्छ मेन सर्ट सर्किट हुने भनेको त्यति बेला हो र इलेक्ट्रोनिकको जति पनि तारहरू हुन्छ बिजुलीका तारहरू विशेष त्यो चिजबाट तार हो मेन तारबाट बाँच्नुपऱ्यो र जब कसैलाई अचानक करेन्ट या बिजुलीले समात्छ त्यति बेला आफूले के गर्नुपर्ने भन्दा चाहिँ अब अलिकति खाली खुट्टा आउनु भएन आफू आफूले केही जुत्ता चप्पल लाएको हुनुपऱ्यो र उनलाई डाइरेक्ट गएर छुन पनि मिलेन र एउटा सुख्खा डन्ठा सुकेको डन्ठाले चाहिँ अलिकति उसलाई हिर्काएको जस्तै गर्नुपर्छ जहाँ ज जसलाई हातमा लाग्दैछ भने हातमा हिर्काएर छोडाउने प्रयास गर्नुपर्छ र त्यो चिज भयो र मे मेन चिज चाहिँ जहिले पनि बिजुली बिजुलीलाई मे बिजुलीहरू अन अफ केही सर सर्ट सर्किट हुने डाउटहरू लाग्यो तपाईँलाई र केही फङ्सनतिरै केही त्यस्तो हुने भयो भने करेन्टहरूको हल्का आगोसागो केही भयो भने मेन चिज चाहिँ मेन स्विच अफ गर्नुपर्छ जहाँनिर तपाईँको यो घरको मेन स्विच भनेको एउटै हुन्छ त्यो चिज चाहिँ अफ गर्नुपर्छ र यसबाट य यही हो बाँचिने कुराहरू र विशेष चाहिँ फोन ओभर चार्जिङ गर्नु हुँदैन र आइरन आइरन ध्यान गर्नुपर्छ स्विच आइरन गरिसकेर प्रेसहरू गरिसकेर स्विच अफ गरेर एउटा अलग्गै ठाउँमा राख्नुपर्छ र मेन जति पनि तारहरू हुन्छ तारहरू चाहिँ अलिक सेफ्टिवालै युज गर्नुपर्छ र यति नै हो